पश्चिम बङ्गालमा है परम्पराको विशेष चाहिँ के हो भने पश्चिम बङ्गालमा चाहिँ अब हामी जस्तै अब हाम्रो चाडबाड नेपालीको भन्छ नि एउटा गीत पनि छ नि नेपालीको चाड बाड है साह्रै नै राम्रो भने जस्तै दसैँ तिहारमा चाहिँ हामीले एकदमै मनाउने गर्छन् किनभने दसैँ आउनुभन्दा अगाडि चाहिँ दुर्गा माता दुर्गा पूजा एकदमै हामीले कोहीबेला नवरथा लागेपछि नौ दिने दुर्गा पूजा गर्छन् है र चाहिँ कसैले पाँच दिने कसैले तिन दिने गर्छन् त्यसबारे त्यो सेलाउ सेलाउनुको दिन चाहिँ हाम्रो यो दसैँको नेपालीको चाड बाड चाहिँ टिका एउटा दसैँको टिकामा आमा बाउको है बुजुर्गहरूको चाहिँ आशीर्वाद लिने चाहिँ एउटा परम्परा छ है यो चाहिँ हामीले लिनु नै पर्छ जमारा राखेको हुन्छ है एउटा धानको मकैको जमारा राखेर चाहिँ हामीले टिकासँग एउटा चामलको टिकासँग त्यतिबेला बस्तीको चामल भन्छ र चाहिँ त्यसमा अब रातो है एउटा टिकाको रङ लगाएर चाहिँ हामी परम्परा मान्दै आएका छौँ र चाहिँ त्यो लाएर एउटा दक्षिणा पनि दिन्छ उहाँहरूले र उहाँहरूकोबाट आशीर्वाद पनि हामी लिन्छौँ र चाहिँ हामी एकदमै अब त्यो त भयो भयो दिवाली दिवाली एउटा चाडबाड छ त्यो दिवाली दसैँ सक्ने साथ एउटा दिवाली आउँछ त्यो दिवालीमा पनि हामी देउसी भैलो अब एकदमै खेल्दै होइन भैलेनी खेल्दै नाँच्दै गाउँदै नाँच पाटी पनि भन्छ त्यत्तिबेला नाँच पाटी पनि हामीले नाँच गान गाउँदै है भट गर्दै एउटा देउसीहरू खेल्दै है भट्याउँदै हामी नाँच्दै गाउँदै एउटा परम्परा मनाउँदै आइरहेका छौँ र चाहिँ हामी अब फेरि पनि त्यो अर्को कुरा चाहिँ भै भैलेनी खेल्दा चाहिँ एकदमै भट्याउँदा चाहिँ हामीले भैलेनी अब कस्तो पाराले भट्टाउने होइन त्यो भट्टाउने चाहिँ भैलेनी आयो ए आँगनैमा भन्दै एउटा भट्याउने र चाहिँ भैली राम भन्ने एउटा अहिले चाहिँ हालैमा चाहिँ निस्केको छ पहिला चाहिँ भैलेनी आयो भन्थ्यो र चाहिँ अहिले चाहिँ एउटा मडर्न जमाना निस्केको छ भैलेनी आयो भैलीराम भन्ने त्यस्तो खालको पनि आएको छ र चाहिँ एउटा मज्जा गर्दै होइन एउटा चाडबाड मनाइरहेको छौँ र चाहिँ अब त्यो चाडबाड त भयो भयो बुद्ध जयन्ती बुद्ध जयन्तीमा पनि हामी एकदमै बुद्धको पूर्णिमा बुद्ध पूर्णिमा ठुलो मान्छौँ र चाहिँ पुस्तक बोकेर है गुम्बा डुलाएर गाउँ बस्ती सबै घुमेर त्यो पुस्तकलाई ढोग्यो भने चाहिँ पाप कटनी हुन्छ भन्छ र चाहिँ त्यो एकदम पुस्तकलाई ढोग्नु एउटा इम्पोर्टेनै छ किनभने पाप चाहिँ जान्छ पुस्तक बोकेर हिँड्नु भनेर चाहिँ एउटा परम्परा पनि हामीले त्यो पनि मानेर आएका छौँ र चाहिँ हामी माघे सङ्क्रान्ति मकर मकर नुहाउने भन्छ माघे सङ्क्रान्तिमा पनि तरुल उसिनेर किसिम किसिमको तरुल उसिनेर फुलौरोहरू उसिनेर है के के खानाको आइटमहरू बनाएर मकर नुहाउने गर्छन् बिहानै उठेर कसैसँग नबोलिकन चाहिँ नुहाउनु र चाहिँ रोग कष्ट जान्छ भनेर भन्छन् र चाहिँ टिस्टामा गएर एउटा पूजाआजा केही सेलाउने बत्ती सत्ती बालेर है एउटा भाकल पनि हुन्छ सबै कसै कसैको त्यो पनि पुरा हुन्छ हरे चिताएको पुग्छ हरे हामीले टिस्टामा गएर चाहिँ एउटा मकर नुहाएको दिन चाहिँ पिकनिक टाइपको गएर है सबैजना मिलेर गाउँ बस्तीको सबै गएर एउटा चाडबाड मनाउँदै त्यो मकर नुहाउने काम पनि गर्छर चाहिँ एउटा आफ्नो रोग कष्ट चाहिँ जान्छ भनेर भन्छ तरुलहरू खाएर है त्यसमा एकदमै एकदमै चाडबाड मनाएर यही हो अब चाडबाडबारे चाहिँ यति नै छ